ए तिर्सना बैनी हो ए तपाईँकोमा भेजिटेबलहरू फ्रेस फ्रेस त छ होला नि ए कस्तो कस्तो भेजिटेबलहरू छ हो मलाई चाहिँ एकदम फ्रेस चाहिन्छ हो त्यो हिजोको त्यो हिजोको त्यो उ निकालेकोहरू होइन ए हजुर ए हजुर त्यो हुन्छ नि ग्रिन भेजिटेबलहरू जस्तै अब हुन्छ नि त्यो सागहरू फर्सीको मुन्टा इस्कुसको मुन्टा ए

हजुर म सात सात बजीभित्रमा चाहिएको छ हो मलाई हजुर एकदम मलाई चाहिँ त्यो फर्सीको मुन्टा एकदम फ्रेस अन्त डल्ले खोर्सानी पनि छ होला नि फ्रेस ए हजुर हुन्छ मलाई चाहिँ एकदम फ्रेस भेजिटेबल चाहिएको त्यही भएर चाहिँ मैले तपाईँलाई कल गरेको हजुर

हुन्छ हुन्छ बैनी म सात बजीभित्रमा आउँछु नि हुन्छ हुन्छ म सात बजीभित्रमा आउँछु नि बैनी हुन्छ अब

हजुर हो त हजुर हजुर त्यही भएर सोधेको नि नभए त त्यो त्यस्तो त्यो मलाई त्यो फ्रेसै चाहिएको नि त मलाई त्यो बासीहरू त मनपर्दैन कि त्यही भएर एकदम अर्ग्यानिकै चाहिएको हुन्छ हुन्छ